म त्यस्तो कुकिङ कक्षाहरूतिर चाहिँ गएको छुइनँ अहिलेसम्म चाहिँ म जानु पनि कहिल्यै पाइनँ पनि होइन तर मलाई धेरै प्रकारको चाहिँ कुकिङहरू सिक्नु मनलागेको छ धेरै भेराइटी भेराइटीको चिजहरू चाहिँ मलाई सिक्नु मनलागेको छ